मैले अब आफ्नो कम्फर्ट जोनभन्दा बाहिरको नृत्यहरू पनि सिकेको छु त्यो चाहिँ अब हाम्रो जहिले जाने डान्स क्लासमा चाहिँ जस्तै हामीलाई कुम्दिनीमा राजेन सरले गराउनुहुन्छ त्यो क्लासमा चाहिँ हामीलाई खाली नेपाली मात्रै गराउनुहुन्छ त्यहाँनेरि चाहिँ नेपाली बाहेक अरू हिन्दीहरू चाहिँ गराउनुहुँदैन अब त्यो हिन्दीहरू भयो हिपप् जस्तै क्लासिकल डान्सहरू चाहिँ म घरमै युट्युबबाट हेरेर स्टेप बाई स्टेप प्र्याक्टिस गर्छु अन्त घरमै प्र्याक्टिस गर्दाखेरि पनि कोहीबेला युट्युबमा हुँदैन त्यही कारणले चाहिँ अब जति पनि बाहिरतिर डान्सहरू परफोर्मेन्समा भएकोतिर मैले देखेको हुन्छु त्यहाँबाट पनि म अलिअलि गरेर त्यो पनि प्र्याक्टिस गर्छु घरमै